हो त आदित्य हजुर भन्नुहोस् हजुर हजुर अब कस्तो रुम चाहिएको एसी रुम चाहियो कि डिलक्स चाहियो कि डोमेट्री चाहियो कि अब डबल बेडको हो कि ट्रिपल बेडेड हो कि तपाईँको डबल बेड चाहिँ अठार सौ रुपियाँ पर्छ त्यसमा तपाईँको गिजर टिभी अनि फ्यानहरू छ अन्त तपाईँको पानी ट्वेन्टी फोर आवर्स रनिङ भइबस्छ हट एन्ड कोल्ड वाटर चाहियो भने त्यसमा तपाईँलाई सबै प्रोभाइड भइहाल्छ अब जस्तो दुर तपाईँको जस्तो डेलो भयो दुर्पिन डाँडा भयो क्याक्टस गार्डन भयो त्यहाँदेखि लाभा कफेर अँ हामी होटलबाटै म्यानेज हाम्रो टुर्स एन्ड ट्रेभल्स पनि हामीले नै चलाउँछ नि त त्यसले गर्दाखेरि चाहिँ अब तपाईँको कतिजना हुनुहुन्छ तपाईँहरू तिनजनाको अब तपाईँले एउटा सानो गाडी लिनुभयो भने तपाईँलाई पच्चिस सौ रुपियाँ जस्तो पर्छ तपाईँलाई सबै घुमाइदिन्छ यो लोकल साइड सिनहरू अन्त ता एटलिस्ट उता जानुभयो भने लाभा टु कफेर जानुभयो भने तपाईँको सानो गाडीमा तपाईँलाई त्यस्तै फाइभ थाउजन्ड समथिङ लाग्छ अलिअलि अब खै तपाईँ आउनुहोस् न पहिला तपाईँ अनलाइन बुक गर्नुहुन्छ कि अब तपाईँ डाइरेक्ट आएर बुक गर्नुहुन्छ त्यही हिसाबले हामीले रुम राख्नुपऱ्यो नि फेरि हामीले त्यो मेक माई ट्रिपमा फेरि रुम ब्लक गर्नुपर्छ कि त्यसले गर्दाखेरि रुम हामीले अब ब्लक गरेको छ भने चाहिँ अब अरूहरूले त्यही मेक माई ट्रिकमा हेर्दा चाहिँ यो होटलको चाहिँ रुमहरू चाहिँ अब सबै ब्लक रहेछ प्याक रहेछ भनेर अब तपाईँको एउटा रुम चाहिँ हामीले ब्लक गर्नु पऱ्यो नि त्यसले गर्दा चाहिँ तपाईँले तपाईँले जेबाट चाहिँ अब आधा पैसा चाहिँ अब तपाईँले जिपे गरिदिँदा पनि हुन्छ अनलाइन पेमेन्ट गरिदिँदा पनि हुन्छ अब तपाईँले एडभान्स कति गर गर्नुहुन्छ अब समथिङ तपाईँले अठार सौको रुम भनेपछि तपाईँले यस्तै तपाईँले गर्नुपऱ्यो हजार रुपियाँ जस्तो त्यसले गर्दा चाहिँ अब रुम बुक गरिदिने गरिदिनु होइन तपाईँको तपाईँको मर्जी तपाईँको इन्क्लुडिङ फुडिङ चाहिँ चार्ज भिन्नै लाग्छ फेरि लजिङ फुडिङ चाहिँ अब चार्ज चाहिँ फुडिङको भिन्नै लाग्छ हजुर हजुर हुन्छ ओके हवस्